म चाहिँ अलिअलि चाहिँ अब सिकेको छु सकुलमा अन्त त्यहीले गर्दा चाहिँ अलिअलि चाहिँ बुन्ने नानीको लागि जस्तै अब खुल्ला स्वेटर भयो अन्त नानीको लागि मोजा पन्जा अन्त यस्तो फुर्का वाला टोपी हो त्यस्तो चाहिँ जान्दछु यो बनाउनु त्यति नै सिकेको मैले चाहिँ स्कुलमा